हेलो हिमाल भाइ मैले तिम्रो गाडीको सेकेन्ड सिटमा झोला छोडे छु कि त्यो झोला तिमी फर्केर आउँदाखेरि सर्भिस फर्केर आउँदाखेरि यसो याद गरेर त्यो झोला राखिदेउन है बेलुका आउँदाखेरि ल्याइदिनु नि ल